हलो कलकत्ता बजार हो मैले अस्ति त्यहाँ तपाईँहरूकोबाट टिसर्ट लगेको थिएँ हो अनि राम्रो रहेछ कपडा चाहिँ आफूले लगाउँदा पनि एकदमै सजिलो हुने गर्मी पनि नहुने अनि लगाएर हिँड्नु पनि एकदमै राम्रो र धुदाखेरि पनि एकदुई खेप लगाए एकदुई खेप लगाएर धुदाखेरि पनि राम्रो लाग्यो नबिग्निने भुवा पनि नउठ्ने राम्रो खालको लाग्यो अनि अब हामी फेरि सेकेन्ड टाइम आउँछु नि